हामी गाउँमा बस्छौँ हाम्रो गाउँमा डक्टर कतिजना छ त्यो थाहा छैन हाम्रो गाउँमा अब धेर छ थुप्रै अब कालचिनी हाम्रो याहाँ चाहिँ हस्पिटल अब डिमामा दुखबिमारी भयो भने हामी डिमामा जाने गर्छौँ डिमामा छ डक्टरहरू धेरै छ त्यहाँनेरि अब आँखाको कानको दाँतको त्यस्तोहरू अब फिजिसियनहरू सबै हेर्ने पनि छ तर अब त्यस्तो ऊ योहरू छ हामी त्यहीँ जान्छौँ यसो देखाउनुको लागि तर ट्रेनिङ सेन्टर चाहिँ छैन हाम्रो गाउँमा यहाँनेरि डक्टरी अब नानीहरूलाई गराउने डक्टरी पढाउने त्यस्तो ऊ योहरू चाहिँ हाम्रो यहाँ छैन जानुपर्छ हाम्रो सिलिगुढी सिलिगुढीमा लिएर त्यस्तो गर्नुपर्छ तर यहाँनिर गाउँमा छैन त्यस्तो भएको भएदेखि हुन्थ्यो भइदिएको भएदेखि धेरै सजिलो हुन्थ्यो अब पैसावाला धनी धनीमानीहरूले त अब गराउँथ्यो होला सजिलो हुन्थ्यो हामी त अब त्यस्तो गर्ने खालको अब अलिक छैन हाम्रो ऊ यो अलिकति अब आर्थिक अवस्थाले गर्दाखेरि अब त्यो गर्नु सकिँदैन तर अब पैसावालाहरूले चाहिँ अलिक गर्नुहुन्थ्यो तर ट्रेनिङ सेन्टरहरू भएको भएदेखि राम्रो हुन्थ्यो धेरै सजिलो हुन्थ्यो सुबिधा हुन्थ्यो त्यहाँनेरि चाहिँ अब त्यो भएको भएदेखि चाहिँ हुन्थ्यो तर हाम्रो यहाँ चाहिँ त्यो सब छैन अब डिमा हस्पिटल अब एउटा छ सरकारी हस्पिटल त्यहाँनेरि अब सानोतिनो बिमारीहरूमा चाहिँ हेरिन्छ अब ठुलै बिमारी भयो भने चाहिँ अब अलिपुरतिरै जानुपर्छ अलिपुर अब ऊ यो ऊ यो डिस्ट्रिक्ट अलिपुर डिस्ट्रिक्टमै अब जानुपर्छ त्यहाँनेरि चाहिँ अब धेरै अब खर्च लाग्छ अलिक गरिबदुखीहरूले सक्दैन त्यहाँनिर लानुको लागि अलिपुर लानुको लागि पनि धेरै पैसा लाग्छ यो चाहिँ अब गाउँ हो हामी बसेको चाहिँ त्यस्तो अब सहर पनि होइन ठुलो नोकरीहरू सर्भिसहरू गर्ने अब धेरै कम्ती मात्रामा छ तर हाम्रो चाहिँ अझै छैन पनि अब नानीहरूको सरकारी नोकरीहरू त्यस्तो सर्भिसहरू छैन त्यसले गर्दाखेरि धेरै असुबिधै हुन्छ